भविष्यमा चाहिँ मलाई प्रोफेसर नभए चाहिँ साइन्टिस्ट हुनु धेरै रहर लाग्थ्यो तर अहिले चाहिँ मैले जुन यो नेसनल डिफेन्स अकाडेमी छ त्यसमा त्यसको लागि म पुरा प्रिपेर गर्ने गर्दैछु र म एउटा ठुलो आर्मीको एउटा अफिसर भइकन चाहिँ देशको सेवा गर्न चहान्छु र यही चाहिँ मेरो भविष्यको लागि एउटा जुन त्यो प्लान छ